म सधैँ बिहान उठेर होइन रनिङहरू जाने गर्छु योगाहरू गर्छु हल्काफुल्का एक्ससाइजहरू गर्छु र यसले गर्दा मलाई दिनभरिको सुस्तिपना चाहिँ हटेर जान्छ जसमा कि अब फ्रेस हुन्छ दिनभरि अब एकदम फुर्ती भएर केही कुरो काम गर्नु सक्छु कुनै रोगहरू सजिलोसँग लाग्दैन र बिहान बिहानै उयो रनिङ अलिकति कसरत गरेकोले चाहिँ धेरै मेरो शरीरलाई राम्रो भएको छ